हौ भन हौ भन अँ म यहाँ योगाको कोच पनि हो हो हो अनलाइनहरूमा हाम्रो हाम्रो अनलाइनमा फिजहरू पर्छ तिम्रो थाउजन रुपिस बट त्यसमा हामी हामी हप्तामा दुई चोटि हामी गराउँछौँ र त्यसको सेसनहरू हामी बिहान र बेलुका आफ्टरनुनपछिको सेसनहरू हुन्छ त्यसमा हामी आफ्नो सेल्फ कन्फिडेन्सको बारेमा पनि अब हामीले योगाहरूबाट हामीले कतिवटा बेनिफिटहरू पाउन सक्छौँ हामी त्यसको बारेमा सेसन छ एउटा सिम्पल योगा छ अनि हामीले एउटा राखेको छौँ जस्तै ओल्ड एजहरूको निम्ति हामी योगा क्लासहरू पनि गराउँछौँ स्टुडेन्टहरूको निम्ति पनि जो जुनियर्सहरू छ सिनियर कोचहरू छ हाम्रो इन्स्टिट्युसनमा हामी धेरै प्रकारको कुराहरू हामी तिमीले पनि सिक्नु पाउँछौ अनि हाम्रो यसमा कस्टहरू हाम्रो त्यही भनिहाल्यो थाउजन रुपिसहरू पर्छ तिमी यहाँ क्लासको निम्ति चाहिँ मालबजार आउनुपऱ्यो मालबजार तिम्रो त्यो भवनदेखि पिछाडिपट्टि ब्याक साइडमा योगा इन्स्टिट्युसनको ठुलोबडे बोर्ड छ त्यहाँनिर आएर तिमीले त्यसलाई फर्महरू भरेर तिमीले त्यो अफलाइन पनि गर्दा हुन्छ तिमीले यहाँ आएर इफ तिमी छेउको हो भने तिमी यहाँ आएर गर्दा पनि हुन्छ साथै तिमीले अनलाइन क्लो क्लासहरू गर्ने हो भने पनि हाम्रो च्यानलहरू छ त्यसबाट तिमीले दिन प्रतिदिनको योगा क्लासेसहरू साथै तिमीले पाउने हरेक सुख सुविधाको कुरोहरू लाइक हामीले तिमीहरूको निम्ति त्यो म्याटहरू पनि प्रोभाइड गर्न सक्छौँ इफ तिमीले एडमिसन गरेको छौ भने भाइ अब त्यसको निम्ति प्राइसहरू त हामीले कम त गर्नु सक्दैनौँ किनकि तिमीलाई हप्तामा सात दिनको क्लासेसहरू हुन्छ तिमीले त्यसमा दुई दिनको अनुसार तिमीले गर्नु पनि सक्छौ डी डिस्काउन्ट त हामी यही पन्ध्र टू सोह्र पर्सेन्ट मात्रै हामी लिन सक्छौँ तिमीले जोइन गर्नु सक्छौ तिमीले सायद तिमीलाई अब अप्ठ्यारो पर्दैछ भने तिमीले अब एकपल्ट हाम्रो अफिसमै आएर तिमीले एकपल्ट आफ्नो पेपर वर्कहरू गरेर त्यसमै डिस्काउन्टहरू सोधिहेर न हो यही नम्बर हो तिमीले आउनुभन्दा पनि मलाई एकपल्ट कन्ट्याक्ट गर म भनिरहेको हुन्छु त्यसमा सायद तिमीलाई डिस्काउन्टहरू पनि हुन्छ होला ल ल भाइ तिमी आऊ न एकफेर